ए अस्ति म बजार गएको थिएँ बजारमा एउटा अब विन्टर लाग्न आँटिसक्यो अब एउटा ज्याकेट लिनुपर्यो भनेर गएको थिएँ ज्याकेट खुब मनपर्यो ज्याकेटहरू पुरा सजाएर राखेको रहेछ अन्त एउटा ज्याकेट किनेँ किन्दाखेरि त राम्रै थियो लाएर पनि आएँ घरसम्म त्यहाँदेखि एक खेप फेरि लाउन लाउनु लाएर बजार जानुपर्यो भनेर भनेको त्यतिबेला पानी पर्यो त्यति बेला त सेरेक सेरेक बज्ने खालको पनि त्यो फेरि एकदम त्यो पानी परेपछि त्यो पानीले त्यो बाहिर चिप चिप त्यो पानी चिप्लेर गएन तर त्यसले लुगाले सिङ्क गर्दाखेरि भारी भयो एकदम वेटेट भयो त्यो उयो पनि ज्याकेट पनि र मन परेन मलाई नि पहिला त राम्रो हेर्दा त राम्रो लागेको थियो बादमा त एकदमै मन परेन खत्तम भइसकेको रहेछ एकदमै त्यो बिग्रेको रहेछ त्यो त ड्यामेज भएको हो कि क्या हो कुन्नि फेरि भुवा उठ्ने खालको फेरि एक खेप पानीमा भिजेपछि अलिकति डिस्कलर जस्तो पनि भयो अन्त मलाई मन परेन त्यो नि त्यो अब अब त्यो अब सोच्दैछु अब फर्काइदिउँ भने पनि दोकानेले लिँदैन होला नफर्काउँ भने पनि अब मलाई अब ल्याएँ त ल्याई त हालेँ अब के गर्नु लाउनै पर्यो